लकडाउनमा मैले केक बनाउने प्रक्रिया प्रक्रिया सिख्ने प्रयास गरेँ केकको विषयलाई अझै तरिका मज राम्रोसँगले जान्ने प्रयास गरेँ त्यस विषय त्यस विषयमा केक बनाउँदा कुन कुन सामग्रीहरूको प्रयोग हुन्छ के के लगाएर कस्तो कस्तो प्रकारले त्यसलाई हामी प्रस्तुत गर्न सक्छौँ भन्ने विषयहरूमा ज्यादा मात्रामा जानकारी प्राप्त गर्ने प्रयास गरेँ ए लकडाउनको समयमा सम्पूर्ण क्षेत्रमा नै बन्द भएको कारणले गर्दा हामी सहर बजारतिर बजारमा गएर धेरै सामग्रीहरू प्राप्त गर्न सक्दैन थियो किन्न सक्दैन थियो त्यसै कारणले मैले घरमा भएकै विभिन्न सामग्रीहरू जति जो सम्भव छ त्यसरी नै मैले बनाउने प्रयास गरेँ जस्तै कि लकडाउन केक बनाउनका ला निम्ति मैदा तेल अन्डाहरूको प्रयोग हुन्छ बेकिङ सोडा बेकिङ पाउडरको प्रयोग हुन्छ त्यसमा हाम्रो घरमा धेरै सामग्रीहरूको असुविधा हुने गर्दथ्यो त्यसै कारण मैले जति घरमा थियो जस्तै कि मैदा अन्डा तेल सोडा त्यतिमात्रले पनि केही समय केकहरू बनाएर त्यो नयाँ कुरालाई जान्ने प्रयासहरू गरेँ त्यसरी नै घरमा पालिने कुखुराको सुप बनाउने प्रयास गरेँ घरमा रोपिने कालो दाल धानको भातहरूलाई बनाउने प्रयासहरू गरेँ दुधको दुध फटाएर पनिर बनाउने प्रयासहरू गरेँ पनिर मटर पनिर बनाउने धैरै प्रकारको नयाँ नयाँ भोजनहरू बनाउने परिकारहरू बनाउने मैले प्रयास गरेँ